अहिलेसम्म मैले खिचेको तस्बिरहरूमा चाहिँ धेरै प्रकारको छ जसमा कि मलाई साह्रो मन पर्ने भनेको चाहिँ फुलहरूको फोटो खिच्नु मन पर्छ बिहान उठ्दाखेरि घाम उदाएको फोटो त्यो जुन चाहिँ तस्बिर हुन्छ त्यो एकदम मन पर्छ अनि घाम अस्ताएको राति आकाशमा तारा लागेको त्यस्तोहरू खिच्ने गर्छु मेरो फोन छ क्या त्यो फोनको क्यामरामा चाहिँ लेन्स लगाएको छु त्यसले गर्दाखेरि चाहिँ रातिको आकाशको तारा चाहिँ एकदम राम्रो आउने गरेको छ मलाई खोला नाला बगेको त्यो खोला नालातिर गएर फोटोहरू खिच्नु साह्रो मन पर्छ त्यस कारणले मैले अहिले नानी केटाकेटीहरू खेलेको सानो सानो त्यो पुगचुक पुगचुक परेको नानीहरूको फोटोहरू खिच्दछु नानीहरू खेल्दै गरेको त्यस्तो गरेर बुढापाकाहरूको पनि फोटो खिच्दछु उनीहरूले त्यो पहिला पहिलाको बुढापाकाहरूले लगाएको जुन चाहिँ पहिरनहरू हुन्छ त्यस्तोहरू त्यसरी कोही आफ्नो कल्चरल ड्रेस आफ्नो लुगाहरू लगाएको मानिसहरू देख्यो भने पनि उहाँहरूको पनि फोटो खिचेर हिँड्छु अनि मलाई मन्दिरहरू गएर फोटो खिच्नु मन पर्छ एकदम राम्रो लाग्छ त्यो तस्बिर खिच्न चाहिँ अनि मलाई एकदम मन पर्ने ठाउँ जहाँ चाहिँ म अहिलेसम्म गएको छुइनँ गएर चाहिँ तस्बिर खिच्न मन लागेको ठाउँ भनेको चाहिँ हाम्रो देशभित्रमा चाहिँ सिमला हो अनि अनि सिमला त्यहाँबाट कश्मीर पनि जाने पुरा इच्छा रहर छ मलाई त्यहाँको पहाडहरू हामी त प्लेन साइडमा यो उयसमा बसेको चिया बगानहरू मात्र देख्छौँ अनि त्यो पहाडहरूतिर गएर त्यो चिसो चिसो मौसमहरूलाई आफूले महसुस गर्नु पुरा इच्छा पनि छ म चाहिँ मेरो आइ जाने जानु पर्ने यात्रा गर्नु चाहने ठाउँ भनेको चाहिँ मेरो सिमला हो सिम एउटा चाहिँ सिमला हो अर्को चाहिँ कश्मीर हो अनि म तस्बिर खिच्नका लागि कुनै ठाउँ यात्रा गरेको छु भनेर सोध्नु हुन्छ भने चाहिँ हजुर म अवश्य नै गएको छु हाम्रो वरिपरिको ठाउँ जुन चाहिँ छ दार्जिलिङ भयो कालिम्पोङ भयो अनि मिरिक भयो हो यस्तो ठाउँहरूतिर यहाँ म पहाडतिर गएर हाम्रो यहाँनेरि जलपाइगुडीमा जब बेसी गरम हुन्छ त्यतिखेर चाहिँ दार्जिलिङ मिरिक कालिम्पोङतिर गएर फोटोहरू तस्बिरहरू खिच्दछु दार्जिलिङमा जहाँ टाइगर हिल छ जहाँ चाहिँ हामीले बिहान सन राइज घाम उदाएको देख्छौँ त्यहाँनेरि गएर फोटोहरू खिचेको छु अनि तपाईँको मिरिकमा त्यहाँ मिरिक झिलहरू छ झिलहरूतिर गएर फोटो खिच्नु मन पर्छ त्यहाँनेर गुम्बा छ त्यो गुम्बामा गएर गुम्बाको जुन चाहिँ टिबिटेनहरूको बुद्ध चाहिँ ट्रेडिसनल जुन चाहिँ त्यो उयो छ गुम्बामा चाहिँ उहाँहरूको ट्रेडिसनल त्यो हामीले अब गौतम बुद्धहरूको मूर्तिहरू देख्छौँ त्यहाँनेरि त्यस्तोहरू पनि फोटोहरू खिचेको छु मैले यात्रा गरेर कालिम्पोङमा तपाईँको डेलो एकदम चिसो मौसमको चिसो चिसो मौसम गरमबाट गएर त्यहाँको बादलहरू कुहिरोहरू आफ्नो गाडीको छेउछेउ अब आफू हिँडदाखेरि कुहिरोहरू छेउमा आउँदा चाहिँ हामीलाई बादलमा एकदम हामी चाहिँ बादलभित्र हिँडेको छु जस्तो फिल अब महसुस गर् गरेको छु त्यही भएर चाहिँ मलाई यात्रा त्यो तस्बिर खिच्नुको लागि यात्रा गर्नु पुरा पुरा मन पर्छ हजुर मैले बिहामा बिहेतिर आफ्नो शाखा सन्तानहरूको बिहामा भयो त्यस्तोतिर अलि अलि फोटोहरू खिचेको छु खिच्दछु अलि अलि आफ्नो मान्छेहरूको भयो आफ्नो आफन्तको भयो जस्तो बेहुला बेहुलीले अलग पहिरन लगाएका हुन्छन् उनीहरूको फोटोहरू पनि तस्बिरहरू पनि खिच्ने गरेको छु